अब हामी चाहिँ वेस्ट बेङ्गाल राज्यमा बिलोङ गर्छ है हुनु त अब सबै आफ्नो आफ्नो अब जति पनि जातिको भाषाहरू छ सबै आफ्नो लागि प्रिय नै हुन्छ अनि आफ्नो आफ्नो अब लेङग्वेज छ आफ्नो लागि अब स्पेस स्पेसल हुन्छ अनि हाम्रो नेपाली भाषा चाहिँ अब अरू अब हाम्रो वेस्ट बेङ्गालमा चाहिँ अब अरू बोलीहरूभन्दा चाहिँ कसरी फरक छ भन्दा चाहिँ अब नेपाली चाहिँ अब अन्ली नेपाली पिपल क्यान स्पिक हो अनि हुनु त अब दार्जिलिङमा अब धेरै अब जातिहरू पनि आएर हामीसँगै अब मिल् मिल्मा मिल् मिलाप गरेर बसेको छ तर अब उनीहरू अब दार्जीलिङमा बस्ने अब भैयाहरू अब भन्नुपर्दा अरू कम्युनिटीहरूले चाहिँ अब बुझ्छ अनि बोल्नु पनि सक्छ तर अब यता जस्तै अब कलकत्ता भयो है अनि यता बिहार अलिपुरद्वार मालदाहरू भयो अब नेपाली भाषा उनीहरूले बुझ्न बुझ्दैन अनि उनीहरूले इन्ट्रेस पनि लिँदैनअब नेपाली भाषालाई चाहिँ अब सिक्नुको लागि दो अब हामी अब बिइङ अ नेपाली वि क्यान स्पिक अब हिन्दी होइन किनभने अब हिन्दी त हाम्रो अब कन्ट्रीकै अब सबैलाई कनेक्ट सबै कम्युनिटीलाई कनेक्ट गर्ने भाषा हो तर अब हाम्रो नेपाली भाषा चाहिँ कस्तो छ भन्दा चाहिँ अब प्रायः चाहिँ अब नेपालहरूको भन्दा चाहिँ अब डिफिरेन्ट छ हाम्रो नेपाली किनभने अब उनीहरू त ठेट नेपाली बोल्छ तर हामी चाहिँ अब कस्तो अब ठाडो नेपाली बोल्छ है अनि त्यो ले गर्दा चाहिँ अब मलाई चाहिँ लाग्छ अब हाम्रो नेपाली चाहिँ कसरी डिफिरेन्ट छ भन्दा चाहिँ अब हामी त अब अरू कम्युनिटी जस्तै अब बङ्गाली कम्युनिटी त वेस्ट बेङ्गालमा पुरा छ तर अब नेपाली कम्युनिटी चाहिँ अलिकति कम्ती छ हो अनि हामीलाई चाहिँ अब हेपेर बोलेको जस्तो लाग्छ अब कहीँ कतै चाहिँ अब हुन्छ नि अब नेपालीलाई चाहिँ अब त्यस्तो उयो गर्दैन अब नेपाली भाषालाई चाहिँ दो अब रेजिस्टर्ड अब लेङग्वेज हो र पनि मान्यता पाएको भाषा हो र पनि अब कति चाहिँ अब हामीलाई चाहिँ अब हेर्दा चाहिँ कसरी हेर्छ भने चाइनाबाट आएको मान्छे नेपालबाट आएको मान्छेहरू भन्दै भन्छ हो अनि अब हाम्रो भाषालाई पनि अब त्यस्तो उनीहरूले इन्ट्रेस गरेर अब बोल्दैन तर हाम्रो भाषा चाहिँ एकदमै रिच लाग्छ मलाई चाहिँ अब अरू भाषाभन्दा चाहिँ अब पुरा रिच छ जस्तो लाग्छ अब कल्चरली एकदमै अब रिच छ नेपाली पिपल चाहिँ जस्तो लाग्छ मलाई चाहिँ